राम्रो तस्बिर खिच्नको लागि चाहिँ म अटो फोकसमा राख्छु क्यामरालाई अनि वेदर चाहिँ घाम लागेको हुनु पऱ्यो सफा आकाश हुनु पऱ्यो पानी परेको हुनु हुँदैन त्यस पछि बादल लागेको हुनु हुँदैन त्यसो गर्दाखेरि चाहिँ फोटो चाहिँ सफा आउँछ